मेरो कि खुट्टा मेसिन पनि छ हो अन्त हाथ मेसिन पनि छ मलाई त यो पुरा मेसिन चलायो भने पुरा खुट्टा दुःख्छ हो हाथ से चलायो भने पुरा हाथ दुःख्छ हो अन्त मलाई त पुरा खुट्टा दुःख्छ अन्त मलाई त इलेक्ट्रिक यति किन्नु खोज्दैछु मेसिन उसै राम्रो राम्रो सिलाइ पनि हुन्छ अन्त राम्रो धागा पनि उयसमा हुन्छ मसिनो सिलाउँछ अन्त र उही मलाई पुरा मन पर्दैछ किन्नु किन्नु चाहँदैछु अन्त उसै राम्रो राम्रो चल्छ हो यति के इलेक्ट्रिक मेसिन राम्रो चल्छ अन्त उही मैले मन पर्छ किन्नुको लागि उही किन्नु चाहँदैछु अन्त यो मजाको लुगा पनि सिलाउँछ हो अन्त वो इलेक्ट्रिक वाला मलाई मेसिन चाहियो अन्त उही मजाको लुगा पनि सिलाउँछ अन्त हाथ पनि दुःख्दैन हो खुट्टा पनि दुःख्दैन अन्त राम्रो हुन्छ मलाई त उही मन पर्दैछ अन्त छोरीको लागि उही मेसिन किन्नु भन्दैछु इलेक्ट्रिकको अन्त छोरी पनि भन्दैछ मलाई पनि इलेक्ट्रिकको मेसिन किनिदिनु मलाई उही मन पर्छ हो अन्त उही हाथ पनि दुःख्दैन खुट्टा पनि दुःख्दैन राम्रो पनि हुन्छ हो अन्त लुगा पनि राम्रो सिलाउँछ वो सित